हाम्रो गाउँमा चाहिँ कुकुरले टोक्यो भने चाहिँ अब त्यो हामीले चाहिँ अब हाम्रो गाउँबाट चाहिँ अब हस्पिटल चाहिँ टाढो छ अन्त टाढो भएको कारणले चाहिँ अब हामीले कुकुरले टोकिहाल्यो भने चाहिँ कुकुरले टोक्दाखेरि पोल्छ तब हामीले चाहिँ साबुन पानीले धुन्छ अनि अलिकति अब त्यो दुख्न अलिक कम हुन्छ अनि चाहिँ हस्पिटल ल्याएर चाहिँ कुकरले टोकेको इन्जेक्सन् चाहिँ अनि फ्रीमै पाउँछ त्यहाँदेखिनको चाहिँ इन्जेक्सन् लाएर हामी घरतर्फ लाग्छ